हेलो भन्नुहोस् भाइ ए हजुर हजुर ए भाइ तपाईँलाई म त एउटा कुरा सोधौँ भनेर म चाहिँ घुम्नु आएको थिएँ कि हजुर हजुर घुम्नु आएको थिएँ उता उयो के पो आसामबाट हो हजुर घुम्नु आएको थिएँ मलाई यति त्यति आइडिया छैन यताको है अन्त यहाँ चाहिँ घुम्नु मलाई चाहिँ गुम्बा घुम्नु मन लागेको अन्त गुम्बा चाहिँ कहाँ कहाँ राम्रो होला नि कहाँ कहाँ छ तपाईँलाई आइडिया होला नि है म चाहिँ अब दुई दिनमा आउँछु

तपाईँले अरू सबै मिलाउनु सक्नुहुन्छ होला नि है गाडीहरू पनि हजुर हजुर त्यति महँगो त पर्दैन होला नि हजुर हजुर तपाईँको यसो चिनाजानालाई मिलाइदिनुहोस् न हजुर ए हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर अन्त त्यो अन्त शाक्य गुम्बा पनि राम्रो छ अरे नि है हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हामी चाहिँ चार पाँचजना आउँदैछौँ कि तपाईँले चाहिँ अब सब गाडी चाहिँ अब यहाँसम्म चाहिँ अब गाडी लिएर आउने त्यहाँदेखि चाहिँ तपाईँको काम हजुर दिँदैन हजुर हो नि त्यही भनेर त हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ अरू जग्गा हेरौँ न अब कहाँ कहाँ राम्रो छ है ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर त्यही त ए हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् भाइ हवस् हजुर हजुर हजुर हजुर हुन्छ ए हुन्छ त्यही त तपाईँ तपाईँ चिनाजाना छ र त मलाई ढुक्क भएको त हजुर हजुर हजुर हजुर हजुर हवस् हवस् हवस् हुन्छ